ए कति हो कति फरक हुन्छ दाउरा बालेर धुँवाले आँखा पोलेर आँखाको चेपमा कचेरा आएर के भन्नु र तर पनि चुलामा पकाउँदाखेरि चाहिँ जाडो महिनामा चाहिँ एकदम मजा आउँछ गरम महिनामा चाहिँ चुलाको दैलो भान्सा घरको दैलो हेर्नु पनि मन लाग्दैन र पो त डढेको भाँडा मोल्नु जाडो महिनामा हात फुटेर बिजोग हुन्छ नि ग्यासमा जस्तो सफा चिटिक्क हुँदैन तर भिन्नता फरक चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ चुलामा दाउरामा आरामले पकाएको खानाको स्वाद चाहिँ अति नै मिठो हुन्छ अनि आफूलाई पनि चिसो पनि नलाग्ने यसो हात सेकाउने डाँढ सेकाउने जाडो महिनामा चाहिँ फाइदै फाइदा हुन्छ ग्यामा भन्दा तर यसको अब अलिकति हातहरू चाहिँ फुट्ने गर्छ मोसो लाग्ने भाँडा कालो हुने भाँडा धुनु गाह्रो लाग्ने यस्तो चाहिँ हुन्छ तर चुलामै पकाएको खाँदाखेरि चाहिँ अहिले धेरै खेतीपातीमा इन्सेक्टीसाइडहरू चलाउँछ त्यसको पोइजनहरू पनि काटिन्छ ग्यासको तापमानले भन्दा चाहिँ बढ्ने कुराहरू अब सुन्छौ कहाँसम्म सत्य हो यति नै हो फरक त